ए बैनी अस्ति मैले तिमीलाई फोन गरेको थिएँ नि माथि के अरे उयसमा जाउँ भनेर दस माइलमा त्यो मङ्गलम उयेसमा गएर लुगाहरू हेर्नु भनेको थिएँ नि त्यहाँनिर खै म म अस्ति त ल्याउँदा त झ्यालकझुलुक राम्रो लाग्यो कि तर त्यो साडी त मजाले खोलेर हेरेको त यसरी पुरा तानिने घागो तानिने रहेछ त्यस्तो हेर्दा चाहिँ राम्रो कि तर छैन रहेछ हौ म त तिमीले नजाऊ है त्यहाँनिर अब न न नल्याउनु उनीहरूले त्यो अब सेलमा राखेको जस्तै होला कि अलिक रिजेक्टेट पो रहेछ मुनि त्यो अस्ति फर्स्टमा ल्याउँदा त हेरिनँ अहिले त राम्रोसँगले हेरेको त मुनि त धागो पुरा तानिएको रहेछ कोही कोही ठाउँ त एकदम कच्चा खालको रहेछ हातले तान्दा पनि फाट्ने खालको अहँ तिमीले पनि होस् नजानु गइहालेछ भने पनि बरू अरू सामान हेर्नु त्यो साडीहरू चाहिँ त्यति राम्रो छैन रहेछ हौ त्यति राम्रो लागेन अब चाहिँ